ए एउटा सानो काम थियो तपाईँसित कि र त्यसले गर्दाखेरि कल गरे नि त म त तपाईँ हुनु हुन्न होला भनेर सुर्ताको थिएँ है घर हुनु हुन्छ विशेष हजुर र एउटा मैले अलिक धेरै दिन पश्चात् एउटा त्यो लागु पदार्थ नसालु लागु पदार्थ विषय वस्तु लिएर एउटा छोटो नाटक लेखेको छु त र त्यसले गर्दाखेरि यसो मलाई अलिकति कलाकारको जरुरत पऱ्यो है एक दुइजना भाइहरू त भयो र अब यता तपाईँसँग म कन्ट्याक्ट राखेर यसो तपाईँ के त्यसमा अंशग्रहण गरिदिनु हुन्छ कि भनेर नि अब मेन अब भूमिका त्यो भित्र अब तपाईँ नै हुनु हुन्छ है र दुइजना साथीहरू अरूहरू पनि छ र त्यहाँ मेन उयो भूमिका चाहिँ अब तपाईँबाट हुन्छ र त्यसले गर्दाखेरि चाहिँ केही फुर्सद छ भने होइन र यसो यही विषय वस्तुलाई सघाउ पगाउ गर्ने तपाईँको इच्छा जाहेर छँदै छ तपाईँको गर्नु हजुर हुन्छ अहिले त्यो दुइजना भाइहरूलाई मैले दिइपठाएको छु कि उनीहरूले पनि त्यो पाण्डुलिपि यसो हेर्ने हरे हो के हो कसो हो त्यसो त्यसले गर्दाखेरि उनीहरूले एक भाइले त सकेछ अस्ति मलाई भेटेर भन्दै थियो एकदम राम्रो लेख्नु भएछ बुबु भनेर भन्नु हुन्थ्यो कि हुनु अहिले त अहिलेको वर्तमान अवस्था भित्र परिधि भित्र होइन यो नशालु पदार्थले गर्दा धेरै हाम्रो युवाहरू भाँडिएको छ नि त होइन बिग्रेको छ अन्त त्यही विषय वस्तुलाई चाहिँ मैले अलिकति स्टेजमा मञ्चन गराउँ नाटकको रूपमा भनेर चाहिँ मेरो कोसिस थियो मेरो अब कोसिस पुरा अब तपाईँहरूबाट सहयोग पायो भने कोसिस पुरा होला जस्तो छ

निर्देशन पनि अहिले म आफै नै गर्दैछु त्यसलाई अब अब मञ्चन हाम्रो अब सहरको दार्जिलिङ दुःख निवारक हल सम्मेलन छँदै छ होइन जिडिएनएस भन्छ अब त्यसमा अहिले अब हलहरू पहिलादेखि स्तगित छँदै छ त्यो राम्रो हल हो र धेरैवटा ठुल्ठुला नाटकहरू पनि सहरीया भाइहरूले पनि दाजुहरूले पनि त्यहाँ प्रदर्शन गरिसक्यो है र अब हामीले पनि केही जमर्को कसेर मैले चाहिँ यो पालि जमर्को कसेर हाम्रो यो तल तलको भाइ बहिनीहरूले पनि छोडिएको भाइ बहिनीहरूले पनि त्यहाँ मञ्चन गर्नु पावोस् है मैले पनि मेरो त्यो छोटो लघु नाटक त्यहाँ प्रस्तुत गर्न सकौँ भनेर चाहिँ मैले जमर्को कसेको नि यो पालि ल ल ल ल हजुर हजुर हुन्छ हुन्छ म भोलि पर्सि नै त्यो भाइकोबाट लिएर उसले पढिसक्यो होला अस्ति लगेको है म त्यो पठाइदिन्छु नि ल ल ल ल ल